मेरो परिवारमा चाहिँ हामी सातजना छौँ हामीहरू यसरी नानीहरूसँग अब धर्मको विषयमा बात मार्छौँ कोही कोही बेला यसरी गर्नु हुँदैन त्यसरी गर्नु हुँदैन राम्रो नराम्रोमा चाहिँ हामीले के अरे उनीहरूसँग बात मार्छौँ नानीहरूसँग गाउँको साथीहरूसँग त्यसरी नै बात मार्छौँ कसैले आफ्नो आफ्नो धर्मको विषयमा पनि बात मार्छ अन्त धर्मको विषयमा त सबैजनालाई थाहा नै हुन्छ आफ्नो आफ्नो धर्म कसरी उयो गर्नुपर्छ भनेर तर मलाई चाहिँ अब धर्मको बारेमा पनि ठिकै नै लाग्छ बात मारेको राम्रै लाग्छ तर अब धर्मको भन्दा पनि नानीहरूसँग चाहिँ बात मार्नु चाहिँ कसरी भन्दा राम्रो नराम्रो राम्रो कुरो खानु नराम्रो खानु राम्रो व्यवहार गर्नु राम्रो मान्छेसँग हिँड्नु ठुलो मान्छेको साथ लिनु त्यो चाहिँ मलाई एकदमै खुसी लाग्छ